हेलो ठिकै छौ म पनि ठिकै छु नि त्यही त त्यो स्कुल छुट्टियो अब अन्त फेरि अब स्कुल छुट्यो पछि त टाइम पनि पाउँदैन होइन बोल्नु पनि मैले त कलेज जोइन गरेको छु अहिले त मो सिलगढीमा छु तिमी ए तिमी कलकत्तामा पो छौ ए त्यही त सबैजना टाढो टाढो छुट्यो है अहिले नि यहाँ पानीको दुखः छ नि हौ भन्दाखेरि पनि कालेबुङ जस्तो नै छ अब त्यहाँ दुखः छ यहाँ त हाम्रो ह्यान्डपम्पहरू हुन्छ हो अन्त अब कालिम्पोङमा त अब हुन्छ नि पिएचईको लाइन पनि आउँथ्यो होइन अब भनौँ न कि कालिम्पोङमा धारा हामी या ह्यान्डपम्पमा लाइन लागेको त्यस्तै नै हो अब झन् फ्री कालिम्पोङमा कालिम्पोङमा पनि धारा जानु पर्ने थियो अब हुन्छ नि अब कति वर्खाको महिनाहरूमा ता पानीको सुर्ता नगर्दा पनि हुन्छ तर अब बर्खा नहुँदा त अब पानी बोक्नु जानु नै पर्यो समरहरूमा कस्तो पानीको दुखः हुन्छ नि अन्त अब धारामा त्यहाँ लाइन लाग्दा तिमीलाई पनि थाहा छ नै होला त कालिम्पोङको सिचुएसन त अब त्यहाँ लाइन लाग्नु पर्यो अब हामी भनेको टाइममा ट्रन पाउँदैन झन् समरहरूमा झन् कस्तो पानी सुख्छ होइन यहाँ चाहिँ फेरि अहिले भनौँ ह्यान्डपम्प इजी त अब इजी त के भन्नु धाराभन्दा त इजी नै हुन्छ त अब् स्ट्रेन्थ पनि लाग्छ अब आफ्नो बल पनि दिनु पर्यो कोही बेला फेरि ह्यान्डपम्पमा पनि पानि सुख्दो रहेछ अब त्यो कुरा मलाई थाहा थिएन अस्ति त हो लाइनमा फेरि त्यस्तै अब हुन्छ नि अब के गर्नु अब आफ्नो ह्यान्डपम्प होइन होइन लाइनमा बस्नै पर्यो अब सबैजनालाई पानी चाहिएकै नै हुन्छ

कालिम्पोङमा त अब हुन्छ नि चार पाँचवटा धारा थियो भनौँ न यहाँ त अब ह्यान्डपम्प पनि रेरली एउटा दुइटा छ अब त्यतिमा त लाइन बस्नु नै पर्छ अब पानी नखाइ पनि हुँदैन पानी झन् इन्पोर्टेन्ट हो तिमीलाई पनि थाहा नै छ कति भ्याल्यु छ पानीको भनेर त त्यही त सिटीसतिर झन् अब हिल्समा त पानीको अब हुन्छ नि पानी पर्दाखेरि पनि अब पानीहरू थाप्दा पनि हुन्थ्यो यहाँ त कहाँ थाप्नु बिल्डिङै बिल्डिङ बाहिर बकेट राखेर पनि अब कालिम्पोङ जस्तो त हुँदैन अब आफ्नो घर जस्तो अब हुन्छ नि त्यही त यहाँ चाहिँ अलिकति दुखः नै छ अब अरू जग्गामा सिलगढीको थाहा भएन बट यो जग्गामा म बसेको जग्गामा चाहिँ अलिक दुखः नै छ बिहानै उठ्यो अब ह्यान्डपम्पमा जानु पऱ्यो पानी ल्याउनु पऱ्यो अब त्यो पानीले नै अब हात खुट्टा धुनु पर्यो नुहाउनु पर्छ कोही बेला

त्यही त अब कालेबुङमा त अब अलिक पाइपको पानी पनि आउँथ्यो होइन सिलगढीमा पनि आउँछ कि तर अब यहाँ चाहिँ हुन्छ नि खोइ के हो के हो रोकिँदै आउँछ लाइक एक अब हप्ताहरूको लागि पनि आउँदैन कोही बेला त औ भनन

पुरा साह्रो पर्छ नि लाइनमा यत्रो लाइना उभिनु पर्यो फेरि ट्रन आउँछ फेरि अब हुन्छ नि ह्यान्डपम्प चलाउनु पऱ्यो फेरि अब कतिवटा झन् कस्तो कडा कडा हुन्छ हो केटीहरूले सक्दैन पनि

अब धारा जस्तै नै भनौँ मैले अघि पनि भने त अब कालिम्पोङमा धारा अब याँ ह्यान्डपम्प जस्तै अन्त तिमीहरूकोमा ए तिमीहरूकोमा तअलिकति भए पनि सुबिस्तै रहेछ

ए त्यही त अघि बिहान पनि गएको थिएँ म अब हेरौँ अब रेनी सिजन लागेपछि चाहिँ अब त्यस्तो प्रब्लम पनि हुदैँन होला अहिलेको जस्तो अहिले त समर छ त्यहीमाथि गरम पानी त चाहिई नै रहन्छ

अब फेरि अब हुन्छ नि अब यहाँ त सिलगढीमा त कलेजबाट आयो गरम हुन्छ नुहाइ रहनु पर्यो खाना बनाउने पानी अलग्गै लुगा धुनु पर्यो अब उता पो अब धारातिर लुगाम धुँदाम हुन्छ ह्यान्डपम्पको त्यहाँ बसेर म लुगा धुनु त भएन पानी ओसारेर आफै लुगा धुनु पर्छ पानी ओसारेर घरमा ल्याएर फेरि लुगा धुनु पर्यो बिजोक पनि छ अब म्यानेज पनि गर्नु गर्नु नै पर्यो अब आफ्नो पढाईको लागि त

सबै कुरा म्यानेज गरेरै चल्नु पर्छ अब होइन अब हेरौँ रेनी सिजनमा चाहिँ म त फर्स्ट फर्स्ट त बसेको यहाँ अब हेरौँ मलाई थाहा छैन अब रेनी सिजनमा त कन्डिसन कस्तो हुन्छ भनेर

सजिलो नै हुन्छ होला अब मे बी यहाँ पनि तर अब कालिम्पोङमा ज मेरो थिङ्किङमा चाहिँ अब जति सक्दो कालिम्पोङ जस्तो चाहिँ हुँदैन होला

कालिम्पोङ त खोइ जान्छु छिट्टै जान्छु म अब अहिले समर छ हो समर भर्खर भर्खर स्टार्ट भएको अब त्यही त अब समर छुट्टी भएर म जान्छु भ्याकेसन भइहालोस् त्यहाँदेखिन् म गइहाल्छु त्यही आफ्नो छ नि कालिम्पोङ कतै तिमी पनि तिमीहरूको पनि भ्याकेसन हुनु आँट्यो होला हो ल ल कालिम्पोङमा अब आएपछि मजाले बसेर बात गरौँ न है त्यहाँ पनि गरम छ नि यहाँ त अबुइ पुरा गरम छ ल ल औ अब म अलिकति काम छ स्टडिज गर्नु छ हो म पनि तिमीलाई कल गर्छु नि ल अनि बादमा कल गर्छु भोलितिर हे हेरौँ कहिँले टाइम पाउँछ ल ल ल ल ल ल छिट्टै भेटौँ न ल